मैले जुत्ताको बारेमा पोजिटिभ रिभ्यु भन्नु पर्दा मैले मोबाइल हेर्दै गर्दा एचएनएम एचएनएम एप्समा एउटा मजाको दामी जुत्ता देखेँ अनि त्यो जुत्ता बजारको भन्दा दाम पनि कम्ती थियो मैले अनलाइन पेमेन्ट गरेर मगाएँ अनि अलिक डर पनि लागिरहेको थियो मनमा कस्तो आउँछ होला भनेर र तर जब जुत्ता आयो अनि जब आयो मैले लगाएर हेरेँ त्यो जुत्ता यति कम्फर्टेबल रहेछ अनि हल्का पनि त्यो जुत्ता मलाई पुरा मन पर्यो मैले लगाएको त्यो यस्तो छ छ महिना पनि बेसी भयो तर कुनै प्रोब्लम भएको छैन लगाउँदा एकदम कम्फर्टेबल छ म अझ पनि अनलाइनबाट यस्ता जुत्ताहरू मगाउने मगाउने छु अनि साथीहरूलाई पनि अनलाइनबाट मगाउने मगाउनु भनेको छु त्यो जुत्ता बिहान मर्निङ वाल्क गर्नु जाँदादेखि लिएर बजार जाँदा यति धेरै सजिलो छ कि म यो यो चाहिँ जुत्ता लगाउँछु